अन्त दाजु आज त बाटोमा के विघ्न ट्राफिक आम्ममाममाम सकिन्छ र पुग्नु टाइममा एक बजी त मेरो त मिरिक जसरी भए पनि पुग्नुपर्छ हुँदैन नि यसरी पहिल्यै नै सोधखोज गर्नुपर्थ्यो है बाटोतिर ट्राफिक छ छैन बा केही भयो भएन बाटोतिर चाहिन्छ नि त्यस्तो त अलिकति इन्फरमेसन त आफूलाई अरू कुनै बाटो छैन दाजु यहाँबाट निस्किनुपर्ने हेर्नुहोस् न सोधखोज गर्नुहोस् न यसो कुनै अरू बाटो छ भने जहाँ छिट्टो पुग्नसकिन्छ जसरी भए पनि त पुग्नु त पर्यो नि अब ला के विघ्न ट्राफिक आम्ममामामा आफू फेरि कहिले हो कहिले उत्रिनु जग्गामा पुग्ने ठाउँ पुग्ने हो कि होइन टाइममा आज त के भयो भयो